म चाहिँ बाइक चलाउनु चैँ मेरो साथी साथीले गर्दा चलाउन थालेँ पहिलातिर अल्छी लागेको बेलामा त साथीले बोलाउँथ्यो त्यहाँदेखि घुम्न जान्थेँ त्यहाँदेखि त्यतिकै गर्दै मलाई पनि त्यसमै इन्ट्रेस्ट लाग्यो अन्त यसरी घुम्नु जान्थेँ अन्त के के कुराहरू हुन्छ लाइ डकोमेन्ट बनाउनु एक्लै जानुपर्छ त्यत्ति बेला बाइकमा जान्छु सजिलो हुन्छ अन्त त्यस्तो जामहरू छ भने पनि बाइकतिर अगाडि गइहाल्छ त्यो फसिने काम हुँदैन बेसी लामो सुविस्तै हुन्छ बाइक छ भने सानो सानो कामको लागि अन्त त्योभन्दा बेसी चाहिँ बाइकमा घुम्नु मज्जा आउँछ साथी भाइहरूसँग